के तपाईँको गाउँमा खुला दिसा पिसाब गर्नु सामान्य थियो यसका असुविधाहरू के के हुन् भन्दाखेरि चाहिँ समाजमा अगाडि उहिलेको जमानामा अब यसरी टोइलेटहरू पाइखाना भन्छ त्यो साह्रो गाउँ घरमा हुँदैन थियो र बाहिर गएर यसरी दिसा पिसाब गर्ने गर्थ्यो तर कालान्तरमा समय बद्लिँदै गए पछि मान्छेको विकास हुँदै गयो सोच्ने विकास हुँदै गयो बुद्धि विकास हुँदै गयो शिक्षाहरू धेरै हासिल गर्दै गयो स्कुल कलेज युनिभर्सिटी पढ्दै जाँदाखेरि मान्छेले आफ्नो समय सँग सँगै आफ्नो के हरे भौतिक परिवर्तन पनि आयो र त्यो परिवर्तन भित्रमा अब मान्छेले सोच्यो कि अब बाहिर खुलामा गएर दिसा पिसाब गर्दाखेरि धेरै मान्छेलाई अब एउटा त त्यो एउटा नराम्रो मान्छेले देख्दाखेरि पनि त्यसै भए पनि अब खुलामा गर्दाखेरि त्यहाँनेरि अब त्यो गनाउने हुन्छ नराम्रो अब त्यो गन्धहरू फैलिने त्यस कारणले गर्दा त्यो राम्रो नदेखेकोले गर्दाखेरि अहिले आएर चाहिँ मान्छेले आफ्नो आफ्नो घरमा राम्रोसँगले टोइलेटहरू बनाएर त्यसमा इस्तमाल गर्नु थालेको छ र यो समाजमा चाहिँ हामीले अरूलाई पनि सिकाउनु पर्ने रहेछ कि खुलामा चाहिँ दिसा पिसाब नगरेर आफ्नो एउटा सानो भए पनि एउटा जुन चाहिँ टोइलेट त्यसलाई अब बनाएर इस्तमाल गर्दाखेरि चाहिँ नानीहरूलाई अब राति कुनै बेला यसरी अब झाडा वमि हुँदाखेरि नानी सानोहरू सान्सानो नानीहरूलाई पनि बाहिर लगेर दिसा पिसाब गराउँदाखेरि त्यहाँ हुनु सक्छ किरा फटेङ्ग्रा कुनै किसिमको साँपहरू यस्तो बिच्छुहरूले पनि डस्ने त्यो एउटा भय हुन्छ त्यस कारणले आफ्नो घर भित्र नै एउटा राम्रो खाले के हरे त्यो बाथ रुम अथवा टोइलेट बनाएको चाहिँ राम्रो हुने रहेछ